हाम्रो संस्कृतिमा महिलाहरूको मासिक धर्मलाई चाहिँ एउटा प्राकृतिक रूपमा प्राकृतिक रूपमा व्यवहार गरिन्छ अनि हजुर अनि यसमा अब हाम्रो कतिवटा जातिहरूमा स सबै जातिमा नभएर कतिवटा जातहरूमा होइन यसलाई एउटा कन्सियस हेल्थ कन्सियसको रूपमा लिए लिने गरिन्छ जस्तै अब स्वास्थ्यहरूलाई लिएर एउटा जागरुकता होस् भनेर लिने गरिन्छ